मैले अघि पनि भनेँ होइन मलाई कविताहरूभन्दा चाहिँ कथाहरू उपन्यासहरू मनपर्छ र मैले अब पढ्नु त धेरै पढेको छु किनभने मलाई अब सानोदेखि नै कथाहरू उपन्यासहरू पढ्ने चाहिँ एकदमै मेरो रुचि थियो होइन मलाई मनपर्थ्यो र अब आफ्नो स्कुलको किताबहरू भन्दाखेरि पनि म बढी त्यस्तै किताबहरू पढ्नु रुचाउँथे सानैदेखिको तर पनि अब धेरै किताबहरू पढे पनि म कतिवटाको त अब नामहरू पनि बिर्सिसकेँ होइन र मलाई सधैँभरि अब मेरो जीवनमा सधैँभरि अहिलेसम्म पनि र अब दैनिक रूपमा नै अब प्रभाव पारिरहने चाहिँ अब एउटा कथा छ जुन चाहिँ चाहिँ मैले सानो हुँदाखेरि कक्षा दुईमा हुँदाखेरि पढेको थिएँ र त्यो पढेपछि त्यो कथा पढेपछि मेरो जीवनमा पनि एउटा परिवर्तन आएको थियो त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ मैले भातको एक सिताको गणित भन्ने एउटा कथा पढेको थिएँ र यो कथा चाहिँ हाम्रो बापु जी महात्मा गान्धीले लेख्नु भएको र यसलाई चाहिँ नेपालीमा अनुवाद गरिएको कथा थियो र कसले अनुवाद गरेको थियो त्यो चाहिँ अहिले मलाई थाहा छैन मैले बिर्सेँ त्यो कथामा चाहिँ के थियो भन्दाखेरि चाहिँ अब त्यो कथाको सार चाहिँ अब के थियो भन्दा चाहिँ अब कसैले पनि अब आफूले खाएको खानाबाट एक गाँस दुई गाँस भात छोड्छ भने चाहिँ होइन त्यो भात चाहिँ अब बेकार जान्छ त्यो भात चाहिँ नालीमा लगेर फ्याँकिन्छ तर अब त्यो भात छोडिएन अब त्यो भातलाई अब सदुपयोग गऱ्यो भने चाहिँ कोही एकजना गरिब मान्छेको त्यो भातले पेट भरिन्छ होइन हाम्रो देशमा कतिजना अब भोकभोकै मरिरहेको मान्छेहरू छ कतिजना नानीहरू कुपोषणको सिकार भइरहेको छ अब उनीहरूलाई सहयोग हुने थियो त्यस्तो गर्दाखेरि चाहिँ अनि अर्को कुरा चाहिँ अब त्यो एउटा सिता भात फलाउनको लागि कृषकहरूले कति आफ्नो अब खुन पसिना बगाइराखेको छ होइन त्यो कुराहरू उल्लेख गरिएको थियो अनि त्यो कथा पढेदेखि यता चाहिँ अब मेरो अब त्यो बच्चा बेलामै अब यस्तो एउटा छाप छोड्यो कि मैले त्यो दिनदेखि कहिले पनि अब भात छोडिनँ र अहिले पनि अब म मेरो घरमा पनि अब मेरो नानीहरूलाई पनि यो कथा म भनिबस्छु दोहोऱ्याएर अनि मेरो नजिकको कोही मसिनो नानीहरू हुन्छ उनीहरूको अब भातहरू छोड्ने बानी हुन्छै हुन्छ नानीहरूको र उनीहरूलाई पनि यो कथा भनेर अब मलाई जस्तै यसले उनीहरूलाई पनि प्रभाव पार्छ कि भनेर चाहिँ अब म यो कथाहरू उना उनीहरूलाई पनि अब सुनाइबस्छु मलाई चाहिँ एकदमै व्यवहारिक र अब सधैँभरि जीवनमा मान्छेलाई बाँचिञ्जेलसम्म अब दैनिक रूपमा नै यो प्रभाव पार्ने कुरा चाहिँ अब यहीहरू लागेको छ